र म टकभर चियाबारीमा टकभर टकभर चिया बगान निवासी हुँ र स्रोतहरू बारे भन्नुपर्दाखेरि कमानमा अरू के को स्रोत हुन्छ र एउटा चिया बगानको स्रोत छ र जुन स्रोतमा धेरै धेरै कर्माचारी लेबरहरू काम गर्छन् र त्यही च एउटा मेन सोर्स नै एउटा चियापत्ती हो र चियापत्ती चाहिँ र टकभर फर्स्ट डिभिजन फर्स्ट डिभिजनको एउटा एउटा टुरिजम फेस्टिबलमा पनि एउटा नम्बर वान भएर निस्केकै हो जति बेला दुई हजार दुई हजार एक दुई दुईको कुरो हो त्यति बेला एउटा टी फेस्टिभल राखिँदाखेरि सबभन्दा महँगो चियापत्ती टकभर पहिलो विभागबाट नै निस्केको हो र धेरैजाना मान्छेहरू यो चिया बगानमा डिपेन्डेन्ट छन् र चिया बगानबाट नै उहाँहरूले आय स्रोत प्राप्त गर्छन् र उहाँको निम्ति टकभरको निम्ति एउटा चिया खेती नै एउटा आय स्रोत आय स्रोत आय स्रोत हो भनेर म भन्न चाहन्छु